ट्युबवेलको चापा थिच्दै छोड्दै थिच्दै छोड्दै गरिरहेपछि त्यसमा प्रेसर ब्युल्ट भएर माथ पानी माथि आउने गर्छ र पानी माथि आइसकेपछि त्यो ट्युबबाट पानी निस्किन्छ र त्यो पानी हामीले भाँडाहरूमा गाग्रोहरूमा थाप्ने गर्छौँ र हाम्रो गाउँमा सबैले पानीका लागि प्रयोग गर्नको निम्ति ठुलो इनार त छैन तर सानो सानो खोला नालाहरूबाट नै पाइपहरूबट पानी तानेर हाम्रो गाउँमा त्यसरी पानी प्रयोग गरिन्छ